हजुर मिस हेलो हजुर निया मिस भन्नु होस् न हजुर सुन्दैछु मिस के मिस भन्नु होस् न ए हजुर मेम हजुर मैले तपाईँसँग त्यो अस्तिदेखि यो कुरा गरौँ भनेर सोच्नु त सोचिरहेको थिएँ हौ किन तपाईँलाई हजुर के भएछ हजुर मिस हजुर हौ त्यही मिस मैले हजुर हजुर त्यही मिस आज पनि मैले जब नेपाली क्लास गराउँदै थिएँ कि मिस ऊ हाँसेर ब्याक बेन्चमा बसेर साथीहरूलाई पनि हसाउँछ हो अन्त मैले त भने हो यसरी क्लासमा हाँस्नु हुँदैन तिमीहरू जब टिचरले पढाइरहेको छ त्यतिखेर हाँस्नु हुँदैन भनेर मैले उसलाई भने हो तर पनि मिस नटेरेको भन्नु होस् न मलाई त अब थप्पड लगाउनु मन परेको नि कि तर के गर्नु है आजकलको नानीहरूलाई यसरी हिर्काएर आफैँ नराम्रो मात्र हुन्छ फेरि उनीहरूको पेरेन्ट्सहरूले के भन्छ कसो भन्छ हजुर मिस हजुर त्यही त बुझ्न सकेको छुइनँ हजुर मिस

हजुर मिस त्यही मिस हजुर ठिक भन्नु भयो होइन होइन त्यस्तै हो कि चलेर अब फर्स्ट पिरियड हुन्छ ऊ जहिले चुइङ् गम चपाइरहेको कि पानी खाइरहेको कि अब बाहिर जान्छु भनेर पर्मिसन पनि लिएन हो अस्ति त अन्त मैले भनेको थिएँ यसरी अब जब क्लासमा टिचर बस्छ तब चाहिँ अब यसरी तिमी फुत फुत बाहिर न निस्कनु होइन टिचरलाई इन्फर्म गर्नु भनेर भने हो अब हजुर मिस अब यसको बारेमा चाहिँ हेरौँ न कुरा गर्दै गरौँ प्रिन्सिपलसँगै कुरा गरौँ न अब हामी बाठो न हौँ हजुर मिस हुन्छ हुन्छ मिस हुन्छ हुन्छ मिस ल ल ल हुन्छ मिस हुन्छ म त्यसको विषयमा तपाईँलाई भन्छु नि ल हुन्छ मिस हुन्छ मिस हुन्छ गुड नाइट मिस हुन्छ